मैले जानेको खुद्रा बजारहरू त अब त्यो त सानासाना चिजहरू हो कि जस्तो चिकन मसला भयो मटन मसला भयो चाना भयो होइन मटर अब त्यस्तै अब मुरै भयो बिस्कुट भयो होइन अब त्यस्तै अब थोरै धेरै थोक डिसहरू बनिन्छ जस्तो कि अब खैनी भयो खैनीको लागि चुनाको त्यो डिब्बा भयो मरमसलाहरू भयो होइन हल्दी भयो अब पापड भयो अब पेकेटको सानोसानो दस रुपियाँ गोटाको दुध भयो अनि त्यसमा त बहुतै किसिम चिजहरू छ नि अब खुद्राको कि तर अहिले वर्षको सब्जीको चाहिँ साह्रै अब टमाटर त दाम पनि साह्रै बढेछ हौ अदुवाको दाम पनि छोई नसक्नु छ आलु चाहिँ बरू अलिक कम्ती भन्छ कि तर टमाटर र अदुवा त छोई नसक्नु छ दाम सजनाको दाम चाहिँ अलिक कम्ती भएछ हो कोपीको दाम अलिक घटेको छ अनि के भन्छौ मसरुम त झन् छोई नसक्नु छ हो मसरुमको दाम त्यस्तो छ कि के भन्नु मसरुमको दाम भनिसक्नु छैन अनि अरू त अब सब्जीमा पनि त भिन्डी सस्तो छ हो भिन्डी अलिक सस्तो छ अनि पोटल पनि छोई नसक्नु छ पोटलको पनि दाम साह्रै बेसी छ त्यसपछि खाक्सी त छोई नसक्नु छ अनि झिगनीहरू पनि एकदम छोई नसक्नु छ है झिउन झिगनीहरूको पनि दाम पुरै छ प्याजको पनि त्यही हो आलु पनि त्यही हो अनि अब अहिले किन्ने जस्तो भनेको अब हल्काफुल्का अलिअलि भनेको त्यही कुन्द्रीहरू होइन अब सजनाहरू अब त्यस्तै अलिअलि जिनिसहरू पनि हुन्छ त्यही जिनिसमा चाहिँ अब हल्काफुल्का जिनिसहरूमा चाहिँ भइन्छ अब कम्ती दाम अन्त अब त्यही हो अब यताउति जिनिसबाट चाहिँ हुन्छ भन्दा पनि अब निगुरो चाहिँ अलिक कम्ती छ निगुरोको दाम अलिक कम्ती छ त्यसको पछाडि फेरि भएन तपाईँको के भन्नु अब अब सब्जी सब्जी भनौँ भने सब्जी भन्दाखेरि अब हरेक सब्जीको दाम कोही अब बेसी छ कोही कम्ती छ हो अनि अब सब्जीमा चाहिँ अब धेरै जस्तो चाहिँ अब मैले खाने जस्तो चाहिँ धेरै जस्तो सब्जी म त सस्तो नै ल्याउँछु किनकि म त सजना मनपर्छ म सजना लिएर आउँछु मलाई फुलकोपी मनपर्छ फुलकोपी लिएर आउँछु हो अनि मलाई भिन्डी मनपर्छ भिन्डी लिएर आउँछु अब त्यसको चाहिँ अब धेरथोर दाम हुन्छ कहिले बढ्ने कहिले घट्ने अहिले यो घाम बेसी भएर होला फसल नभएर दाम पनि महँगो छ हो अब छोई नसक्नु छ लहसुन त झन् छोई नसक्नु नै छ अब कतैबाट केही गरेर घटाऊँ घटाएर ल्याऊँ भन्ने चाहिँ त्यस्तो त केही छैन भन्ने चिसोचिसो मलाई चाहिँ लाग्छ अनि अनलाइनको विषयमा चाहिँ अब सबैभन्दा ठुलो सुविधा के हो भने अब हाम्रो त अहिले अनलाइन भएर चाहिँ हाम्रो लागि एउटा एउटा सुविधा चाहिँ के छ भने घरको आँगनैमा सामान आइपुग्छ होइन अब हामीलाई त्यसमा टाइम दिनुपरेको छैन हामीले भनेको जस्तो नि जिनिस अब कहिले भने जस्तो आउँछ कहिले नभने जस्तो आइन्छ तर अब अनलाइनमा चाहिँ हामीलाई के सुविधा छ भने हामीलाई अब जानुपरेको छैन त्यो जग्गामा अब गएर अब भाडा तिर्नुपरेको छैन हामीलाई सबैभन्दा सुविधा चाहिँ के छ भने हाम्रो घरमै आइहाल्छ घरमै अब भने जस्तो जिनिस पनि पाइन्छ कुनै अब नराम्रो भनेकोमा चाहिँ अब त्यही हो अब पहिले सोचे जस्तो आउँदैन अब फर्काउ भन्दा मिल्दैन हो अब ल्याइसकी सकेपछि त्यो जिनिस फर्किँदैन पनि दिनु पनि सकिँदैन अनलाइनमा त्योमा चाहिँ मलाई त्यही सुविधा लाग्छ उताबाट अब आउनु नै हामीलाई सुविधा हो घरसम्म ल्याउनु हामीलाई जानुपरेन घरको भाडा तिर्नुपरेन आउनु जानुको हामीलाई हेरजमेन्ट भएन त्यसको लागि चाहिँ अलिकति सुविधा छ अर्को अब अलिकति असुविधा भनेको चाहिँ अब कहिले मन नपरेको चिज पनि आइदिन्छ त्यो अब त्यो घुम्दैन त्यही जिनिस चाहिँ आफूलाई लाग्छ अब